मैले मेसोबाट एउटा टी सर्ट अर्डर गरेको थिएँ होइन मैले जस्तो सोचैको त्यस्तै आएछ अनि राम्रो रहेछ प्रडक्ट पनि होइन लाइक तेसको क्वालिटी पनि राम्रो रहेछ त्यसै कारणले म अब होइन अझै समानहरू अर्डर गर्नु चाहन्छु